हेलो ए हेलो हेलो मात्रिका मिस सुन्नु होस् न सुन्नु हुँदैछ तपाईँले ए सुन्नु होस् न मिस तपाईँसँग एउटा सानो कुरा डिस्कस गर्नु थियो हेर्नु होस् न त्यो एउटा हाम्रो क्लास फाइभको स्टुडेन्ट छ नि निसा छेत्री भन्ने त्यो स्टुडेन्ट त साह्रै एकदम दिन दिनै बदमासी पो भएर गएको छ त हजुर हजुर हिजो पनि मेरो क्लासमा हजुर एकदम मैले हिजो पढाउँदा पढाउँदै पुरा डिस्ट्र्याक्ट गऱ्यो त्यो स्टुडेन्टले मैले उनीहरूलाई त्यो इङ्ग्लिसको उयो सिलेबसहरू सोद्धै थिएँ होइन कहाँसम्म कम्प्लिट भयो मैले अब कहाँ गराउनु पर्छ भनेर ऊ त बिचमै उठेर चुइङ् गम चपाउँदै गानाहरू गाउँदै त्यस्तोहरू गर्छ होइन अहिले पिट्नु पनि भएको छैन हात लगायो भने पनि आरटिआई लाग्छ होइन अन्त मलाई एकदम प्रब्लम भइरहेको छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर फेरि उनीहरूको पेरेन्ट्सहरू हजुर बुझ्दैन अन्त अहिलेको फेरि पेरेन्ट्सहरूले पनि बुझ्दैन प्लस स्टुडेन्टले पनि एकदम बुझ्दैन मैले पनि आज पढाउँदै गर्दाखेरि कि हाँसिदिएको बिचमा भन्नु होस् न आज पनि त्यस्तै गऱ्यो अस्ति त झन् चुइङ् गम चपाउँदै भित्र पसेछ बाहिर गएर चुइङ् गम फ्याँकेर आऊ भन्छु फेरि एकछिनमा कहाँबाट चुइङ् गम निकालेर फेरि चपाउँदै थियो होइन अस्ति त कुन चाहिँ स्टुडेन्टको स्कर्टमा चुइङ् गम टालिदिएछ भन्नु होस् न होइन एकदम बदमासी अब उसले गर्दा डल्लै क्लास डिस्ट्रयाक्ट भइरहेको छ होइन मलाई कति प्रब्लम हुँदैछ अब आदि इक्जाम अब आउनु आँटिसक्यो सिलेबस कम्प्लिट भएको छैन उसलाई पढाउँ उसलाई कराउँदाखेरिको होल क्लास अब डिस्ट्र्याक्ट हुन्छ भन्नु होस् न फेरि हामीले अब हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर एक चोटि प्रिन्सिपललाई भेट्नु पर्छ होला हौ है मिस फेरि अब हामीले केही एक्सन लियो भने फेरि उसको पेरेन्ट्स प्लस प्रिन्सिपल पनि हाम्रो पछाडि नै हुनु हुन्छ अब हामीले किन प्रिन्सिपलाई भनिनौँ भन्ने कोइसन पनि आउँछ नि त एक चोटि चाहिँ हामी प्रिन्सिपललाई यो कुरामा डिस्कस गरौँ न मिस अब भोलि त छुट्टी नै छ अब पर्सि चाहिँ तपाईँ र म एक चोटि भेटेर त्यो नानीलाई पनि ल्याएर प्लस उसको पेरेन्ट्सलाई पनि हामी कन्ट्याक्ट गर्नु खोजौँ के रहेछ उसको ब्याक ग्राउन्ड हुन्छ मिस हुन्छ मिस हुन्छ हुन्छ हुन्छ मिस हुन्छ मिस गुड नाइट